म मेरो साथीहरूसँग धेरैवटा ठाउँ घुमिसकेको छु जस्तै हामी यहाँदेखिको कालिम्पोङहरू जान्छ कालिम्पोङतिर जाँदाखेरि चाहिँ हामी चाहिँ धेरै इन्जोएमेन्ट गर्छ अनि त्यहाँतिर चाहिँ हामीलाई के पनि डर हुँदैन डरहरू के पनि हुँदैन किनभने त्यो बाटोमा हामी कुनै केही कुराको लागि जाँदैछ भने जस्तै म म प्रायः जस्तो टाइम चाहिँ मिटिङहरूको मिटिङ अटेन्ड गर्नुको लागि मात्रै जान्छु अन्त त्यही भएर चाहिँ मिटिङहरू जाँदाखेरि त केही नराम्रो कुरा छैन अन्त त्यही भएर मलाई के पनि डर पनि लाग्दैन यो यो बाटो नराम्रो हो जस्तो पनि लाग्दैन